हाम्रो यहाँ व्यापार गर्दा चाहिँ हामी यहीँ जुन चाहिँ हाम्रो लोकल भाषा छ ह त्यही नै प्रयोग गर्छौँ है र यहाँ हाम्रो जग्गामा कालिम्पोङमा धेरैजना अब अनेपालीहरू पनि बस्छ है जस्तै माडवाडी बस्छ बिहारी बस्छ मुसलमान बस्छ है के अरे तपाईँको टिबिटेनहरू बस्छ त्यो हामीले उनीहरूलाई उनेहरूको भाषामा सोध्नु पर्दैन क्या हामी जस्तै मैले कुनै म हाट बजार गएँ र त्यहाँ एउटा बिहारीको दोकान छ भने म त्यहाँनिर मेरै भाषामा जस्तो अहिले बोलिरहेको छु यही भाषामा म उनीहरूलाई सब्जीको भाउ सोध्छु जस्तै आलू कसरी केजी है प्याज कसरी केजी तपाईँको यो टमाटर कसरी केजी त्यही भाषामा सोध्छु र उनेहरूले दाम काम भनेपछि मो यही मेरै भाषाबाट होइन हौ बिस रुपियाँ केजी भने अठाह्र रुपियाँ केजी गरिदेऊ न अलिकति घटाई देऊ होइन त्यसरी हामी लेनदेन अथवा हामी आफ्नो व्यापार गर्छौँ है मेरो पनि एउटा दोकानै छ म मेरो एउटा प्रिन्टिङ प्रेस छ प्रिन्टिङ प्रेसमा आएर मलाई पनि कोही आएर उनीहरूले दाजु भाइ है अङ्कल केही भनेर सम्बोधन गर्दै केही केही चिज गरिदिनुहोस् भन्छ जस्तै यो जेरेक्स गरिदिनुहोस् जस्तै यो फ्लेक्स प्रिन्ट गर्नुको कति लाग्छ होइन जस्तै अब फ्लेक्स स्क्वाएर फिटको दाममा प्रिन्ट हुन्छ र म यति यति स्क्वायर फिट भन्छु यसरी जस्तै बिस रुपियाँ स्क्वायर फिट तिस रुपियाँ फिट लाग्छ तपाईँको कति बाई कतिको बनाउनुहुन्छ त्यही हिसाबले हामी व्यापार हाम्रो साधारण भाषा जुन चाहिँ हाम्रो यहाँ लोकल भाषा जुन चाहिँ हाम्रो चलिरहेको भाषा छ है हामी प्राय जस्तो यसलाई गोर्खे भाषा भन्छौँ त्यही भाषामा हामी तोलमोल गरेर है हामी आफ्नो व्यापारीले पनि कस्टमरसँग त्यही भाषामा कस्टमरले पनि व्यापारीसँग त्यही भाषामा जस्तै मेरो दोकानमा अनेपाली आयो भने पनि बिहारी आयो भने पनि माडवाडी आयो भने पनि उनीहरूलाई थाहा हुन्छ कि यहीँको बसोबासो गर्ने हो भने उनीहरूलाई थाहा हुन्छ यहाँको भाषा उनीहरूले त्यही भाषामा हामी हाम मसँग लेनदेनको हिसाब अथवा केही चाहिँ त्यही भाषामा गर्छ उनीहरूले